हेलो बाबा फास्टफुड हो म दार्जिलिङबाट आज घर फर्केको थिएँ कि त्यसै कारणले गर्दाखेरि ढिलो भयो रात पनि पुरा परि रहेको छ अन्त त्यही भएर फेरि पानीहरू पनि पर्दैछ गाडी पनि ढिलो भयो त्यही भएर तपाईँले मेरो अर्डर लिनु सक्नुहुन्छ